मलाई फुलहरू रोप्नु चाहिँ एकदम मन पर्छ हो अनि फुलहरू रोप्दाखेरि चाहिँ अब आँगनमा रोपेको चाहिँ अलिक राम्रो भएको छ लाग्छ किनभने मान्छेहरू अब झट्ट आएर हेर्दा पनि फुलमा आँखा परोस् अरे नि त त्यही भएर चाहिँ अब हामी आँगनमा यसो पेटीहरूमा फुलहरू रोप्छौँ आँगनमा फुलहरू रोप्छौँ अनि अब सानो नर्सरी पनि छ मेरो सानो नर्सरी छ त्यो नर्सरीमा नि हामी अब फुलहरू रोपेको हुन्छौँ दुइवटा तिनवटा घर छ त्यही भएर अब दुई जगा तिन जगा फुलहरू रोप्छौँ कतिले त अब छतमा रोप्छ छतमा रोप्दाखेरि चाहिँ बेसी नै पानीहरू पर्छ त्यही भएर अब पानीलाई पानीदेखि अब अलिकति जोगाउनु पर्ने कारणले गर्दाखेरि चाहिँ घरको पेटीहरूमा रोप्दाखेरि चाहिँ अलिक फुलको अब सेफ्टी हुन्छ अब क कति फुललाई अब घाममा जोगाउनु पर्छ कति फुललाई अब पानीमा पनि जोगाउनु पर्छ कति फुलहरूलाई पानी बेसी हाल्नु हुँदैन कतिलाई अब दिनै पछि पानी हाल्ने खाले फुलहरू हुन्छ त्यो कारणले गर्दाखेरि अब फुलको अब भेराइटी हेरी हेरी चाहिँ अब हामीले फुलहरू रोप्दाखेरि अब राम्रोसँगले स्याहारेर रोप्यो भने राम्रोसँगले फुल्छ फुल्दाखेरि अब घरहरू पनि अलिक रमाइलो यसो मनहरू दुःख्दाखेरि पनि त्यो फुल हेर्दाखेरि चाहिँ मन हल्का हुन्छ बिहान उठेर हामीले फुलबारीहरू घुम्दाखेरि यसो झरेको पत्ताहरू टिपेर हामी फ्याँक्ने गर्छौँ फुलको कोही फुल अब पुरानो भइसकेको हुन्छ त्यो पुरानो भएको फुलहरूलाई फ्याँक्नु पर्यो अनि नयाँ फुल रोप्नु पर्यो त्यसरी हामी फुलहरू स्याहार छौँ अब हाम्रो जगामा त त्यति हुँदैन र पनि हाम्रो कोसिस हो हामी कोसिस गर्छौँ फुलहरू रोप्नु अब त्यस्तो राम्रो नफुले पनि यसो कोही बेला मनहरू दुःख्दाखेरि मन हल्का चाहिँ हुन्छ त्यो फुलबारीमा गएर डुल्छौँ कोही मान्छे नौलो मान्छेहरू आउँदाखेरि पनि अबुइ तपाईँको घरमा त कति राम्रो फुल भन्यो भने त्यो पनि त आफूलाई खुसी लाग्छ त्यसै कारण चाहिँ अब फुल रोप्नु चाहिँ मन पर्छ फुल रोप्ने बानी बनाउनु चाहिँ आदत बनाउनु चाहिँ हामी अब केटीहरूले राम्रो हो अथवा केटाहरूले पनि कतिजनाले गर्छ भाइहरूले कतिजनाले फुलहरू रोपेर स्याहारेर राम्रोसँगले फुलाइराखेको हुन्छ कतिजना बहिनीहरूले पनि अब राम्रोसँगले गरिराखेको हुन्छ हामी त अब भ्याइ नभ्याइ भए पनि अब गार्डनमा काम गर्दै भए पनि बिहान बेलुकी एकछिन एकछिन एकछिन एकछिन गरेर भए पनि फुलको खेती चाहिँ अब अलि अलि गरिराखेको हुन्छौँ गर्नु पर्छ घर बनाइसके पछि एउटा फुलबारी बेगरको त घर पनि त हुँदैन अब फुल छ भने त यसो घरलाई पनि सुहाउँदिलो हुन्छ